हेलो हेलो ए हजुर म होइन तपाईँ डेभिड ग्यासबाट बोल्नुभएको हो ए होइन मैले अस्ति ग्यास त्यत्रो बुक गरिराखेको ल्याइदिनुभएन र नि हजुर हजुर हजुर ए होइन मेरो यो घरमा पूजा थियो र त्यत्रो अस्ति नै मैले झन् बुक गरेको कि तपाईँहरूले यस्तो ढिलो गरिदिनुभयो भने त कसरी हुन्छ अन्त तपाईँहरूले यसरी ढिलो गरिदिनुभयो भने त कस्टमरहरू त अन्त भड्किएर जान्छ त अन्त तपाईँहरूले यस्तो गरिदिनुभयो भने त हजुर हजुर हजुर हजुर हजुर त्यही त त्यही त ढिलो हुन्छ भनेर झन् मैले अस्ति नै बुक गरिराखेको झन् घरमा पूजा थियो कि अन्त र होइन यही पालीमा ढिलो भयो अब ढिलो भइसक्यो ढिलो भए पनि ल्याइदिनुहोस् न अन्त अब कहिलेतिर आउनुहुन्छ छिटो छिटो मिलाएर अब हेरौँ खोजि हेर्छु नि म खोजेर पाएछ भने अब चलाउँदै गर्छु नि अब के गर्नु तपाईँहरूले ढिलो गरिदिनुभयो हो अब अबदेखि उता चाहिँ त्यस्तो अगाडि बुक गरेको छ भने चाहिँ तपाईँहरूले त्यस्तो नगरिदिनुहोस् है टाइममै ल्याइदिनुहोस् अलिक मिलाएर हजुर हजुर हजुर ए हजुर हुन्छ अब अर्को पालि चाहिँ टाइममै ल्याइदिनुहोस् न हुन्छ